जन्मिँदाखेरि हामीलाई आमा बाउले स्याहारिन्छ जब हामी बिहे भएपछि त्यहाँदेखि जब हाम्रो उमेर ढल्दै गएपछि त्यहाँदेखिको वृद्धमा बुढेसकालमा गइन्छ है पहिलो कारण हामी पहिला उमेर ढलेपछि बुढापामा जान्छ अनि दोस्रो हामी हामीलाई एउटा राम्ररी देखरेख गर्ने हुँदैन राम्ररी स्याहारसुसार गर्ने हुँदैन किन सानो फेमिली उयो परिवार भएर हामीलाई स्याहार्न सकिँदैन कारण टाइम टाइममा हामी हामीलाई बिमारी बिमारीको कारणले गर्दाखेरि हामीलाई निक्कै उयो साह्रो बनाउँछ बुढेसकालमा साथै अनि औषधिहरू समयमै नपाए पनि त्यो बिमारले हामीलाई भित्रदेखिको खाँदै आउँदा गर्दाखेरि हाम्रो बुढेसकालमा निक्कै हाम्रो कम्मरहरू दुख्छ हड्डीहरू उयो हुँदै जान्छ दुख्दै जान्छ शरीरको जुन चाहिँ अङ्गतिर भयो भने पनि त्यसमा हामीलाई निक्कै नै भएर दुखि दुख्दै जान्छ निक्कै हामी बिमारी हुँदै जान्छ बुढेसकालमा र हाम्रो त्यतिखेर पनि फेमिलीहरू भयो भने साइमा परिवारहरू भयो भने पनि हामीलाई स्याहार सुसार गर्न समयमा समयमा स्याहार सुसार सुसार गर्नु सक्यो भने चाहिँ एकदमै राम्रो हुन्छ कारण त्यो औषधिहरू उपलक्षमा पायो भने हामी एकदमै राम्रो भएर जान्छ बुढेसकालमा चाहिँ हुनु चाहिँ एकदमै नराम्रो